हाम्रो गाउँमा विशेष गरी फुलको खेती गरिन्छ यो फुलको खेती गर्दा चाहिँ पहिला बिरुवाहरू नसर्ने हुनाले चाहिँ धेरै समस्या हुन्थ्यो त्यसपछि गाउँकै बुढापाकाहरू ठुला मान्छेहरूले भने अनुसार र मौरीको महमा टक्कै कलम काटिएको जुन चाहिँ बिरुवा फुलको डाक्लाहरू हुन्छन् बिरुवालाई टक्कै चोबेर बालुवामा गाड्नाले एकैपल्टमा त्यस बिरुवा सर्ने उपायहरू चाहिँ मलाई ज्ञान छ यो यसको विशेष स्रोतहरू चाहिँ गाउँकै ठुला मान्छेहरू पहिलाको मान्छेहरू हुन् जुन कुरा चाहिँ अहिले फुलको खेती हाम्रो गाउँमा धेरै राम्रो भएर गएको छ एकपल्टमा चार हजार पाँच हजार धुप्पीको बिरुवाहरू सार्न सक्ने उपाय जुनचाहिँ एक बुच्चो मौरीको महमा झन्डै दुई सौ तिन सौ चार सौ जस्ता धुप्पीका बिउहरू अन्य फुलको बिरुवाहरू मौरीको महमा चोबेर चाहिँ सार्न सकिन्छ यो उपाय धेरै उपयोगी छ